हेलो हजुर भन्नुहोस् न

हजुर हजुर हजुर हजुर हजुर

ए हुन्छ हुन्छ खेलौँ अन्त खेलौँ न सल्लाह गरौँ कि अन्त खेलौँ न

अँ अँ अँ अँ दामी देख्छ नि हौ राम्रो देख्छ मेरो चौबन्दी छैन कि साडी चाहिँ छ साडी चौबन्दी साडीकै ब्लाउज छन् त लामो बाहुला खालके क्या त्यस्तो छ

अँ देख्दैन नि चौबन्दी किन्नुपर्ने छ हौ

हो त अँ त्यहाँदेखि सुरु गरौँ न अँ चिनेको चिनेकोहरूकोमा चाहिँ जाउँ न अन्त ल

हजुर हजुर

ए अँ हुन्छ हुन्छ हुन्छ अँ अँ अँ हो त हजुर हजुर अँ अँ ए

म त झन् जान्दिनँ ए ल ल ल हुन्छ हुन्छ हुन्छ ल ल ल ल ए हुन्छ हुन्छ